हाम्रो क्षेत्रमा यातायातको साधनहरू बहुत धेरै नै छन् साधनहरू गाडी टोटोदेखि लिएर अटो टोटो ट्याक्सी बस सिटी बस ओला यो सब छन् यी सबहरूले गर्दाखेरि हामलाई यातायात गर्नमा एकदमै सुविधा हुन्छ हामीले काहीँ जानुपर्यो भने कम्ती कम्ती दूरत्व बेसी दूरत्वको गाडी जग्गामा जानुपर्यो भने पनि यसरी टोटोको बसको सहायताले जान सकिन्छ हामी हामी हामीलाई यसरी नै सहायता मिल्छ यसरी नै हाम्रो अहिले नयाँ इलेक्ट्रिक गाडीहरू आएको छ जसले पोलुसनको रोकथाम गर्नुसक्छ इलेक्ट्रिकको गाडी टोटो गाडी इलेक्ट्रिकको बाइक इलेक्ट्रिकको कार इलेक्ट्रिकको बस यो सब आएकोले गर्दाखेरि हाम्रो यातायातमा एकदमै सुविधा पुग्न गएको छ